अहिले विकान्डस उयोहरू आएर होइन टेक्नोलोजी आएर पुरा सजिलो भएको छ होइन उयोहरू थुप्रैहरू कुराहरू उयो भएको छ यस्तो हामीलाई अहिले पहिले चिट्ठीहरू भेज्नु पर्थ्यो होइन अहिले चिट्ठीहरू भेज्नु पर्दैन थुप्रो कुराहरू सजिलोहरू भएको छ मोबाइल आएर अनि साथीलाई यसो कल गर्नेबित्तिकै कलहरू लाग्छ पहिले त्यस्तो थिएन चिट्ठी पहिले चिट्ठी लेख्दाखेरि पुरा एकदम उयो हुन्थ्यो होइन दुई दिन तिन दिन बादहरू जान्थ्यो उयोहरू होइन थुप्रैहरू उयो हुन्थ्यो अहिले सु पुरै सुविधा गाडीघोडा पहिले गाडीघोडाहरू थिएन कतै जाँदाखेरि होइन हिँड्दै जानुपर्थ्यो पैदल हिँड्नु पर्थ्यो थुप्रैहरू कुराहरू सुविधा थिएन पहिले अहिले गाडीघोडा आएर होइन ठक्कै आफ्नो मान्छेको घर जानु मनलाग्दाखेरि गइहाल्यो होइन पुगिहाल्ने एकैछिनमा र थुप्रैहरू होइन पहिले चप्पल थिएन खुट्टामा चप्पल लगाउँथिएनन् अहिलेहरू टेक्नोलोजीहरू आएर एकदम न चमडाको चप्पलहरू के थुप्रै किसिमको चप्पलहरू आएर होइन प्रायः एकदम सजिलो भएको छ थुप्रैहरू अहिले थुप्रैहरू भएको छ अहिले हामीले होइन त्यस्तो मोबाइलबाट होइन वाट्सएप टेक्सहरू गर्दााखेरि ठक्कै लाग्ने होइन जाने थुप्रै कुरा हामीलाई अहिले मोबाइलहरू आएर गेमहरू खेल्नु पाउने होइन गेमहरू खेल्नु पाउँछ होइन थुप्रैहरू होइन नानीहरूलाई मरुन्जेल गर्ने टेक्नोलोजीहरू आएर होइन एकदम कार्टुन भन्यो कार्टुन हेर्छ होइन थुप्रै गानाहरू सुन्नेहरू उयो भएको छ अहिले थुप्रै कुराहरू हेडफोन भन्यो हेडफोनहरू आएको छ हेडफोन होइन कानमा लगाउने हेडफोनहरू आएको छ गाना सुन्ने थुप्रोहरू आएको छ त्यसो गर्दाखेरि चाहिँ टेक्नोलोजी अनि टोक्नोलोजीले गर्दा प्रायः एकदम सजिलो भएको छ होइन थुप्रैहरू भएको छ तिम्रो लाइन्स एकदमै सजिलोहरू भएको छ

थुप्रै सजिलो भएको छ

थुप्रो सजिलो भएको छ होइन त्यसैले गर्दा गर्दा होइन अहिले टेक्नोलजीले गर्दा एकदमै सजिलो हुन्छ अनलाइन अनलाइन अहिले स्कुलहरू त्यति जानुपर्दैन होइन अनलाइन क्लासहरू हुन्छ अनलाइन पढाइ गर्दा भइहाल्छ होइन सरहरूले पढाइदिनु हुन्छ होइन सरहरूले पढाइन्छ वाट्सएपमा पढाइदिनु हुन्छ होइन थुप्रैहरू कुराहरू सजिलो भएको छ अहिले टेक्नोलोजीले गर्दा अहिले गाडीघोडा भने टिभी भन्ने पहिले टिभीहरू थिएन होइन तपाईँको टिभी हेर्नलाई एकदमै मान्छेहरू होइन थुप्रो अब त्योहरू गाह्रो हुन्थ्यो कि अब गरिब मान्छेहरूलाई होइन अब टिभी हेर्नु लागि होइन अहिले जसको अहिले सबै घरमा हेर्नुपर्छ होइन सबैको घरमा टिभीहरू छ होइन त्यो एकदम राम्रो क्या एकदम अब ब्राइडहरू गर्छ होइन कसको ठुलो टेक्नोलोजीले गर्दा अहिले पुरा एकदम राम्रो भएको छ कि होइन अहिले थुप्रै छ जस्तै त्यहाँ लाइटहरू भयो होइन त्यो पहिले हाम्रो त्यस्तो थिएन तर साएन टेक्नोलोजीले गर्दा अहिले त्यो सेटलाइट भएको होइन सेटलाइटले गर्दा अब नेटवर्कहरू पक्रिन्छ होइन थुप्रोहरू कुरोहरू मोबाइल नेटहरू होइन कलहरू जान्छन् थुप्रोहरू होइन थुप्रै जस्तो कम्प्युटर भए कम्प्युटरमा अब होइन क्याल्कुलेटर गर्नुपऱ्यो होइन मोबाइलमा क्याल्कुलेटरहरू गर्नुपऱ्यो थुप्रोहरू गर्नुपर्छ होइन यो सुविस्ताहरू थुप्रै गर्दैछ है थुप्रो योभन्दा थुप्रै एकदम फोनहरू आएर किसिम किसिमको फोनहरू आएर होइन थुप्रै एकदम सजिलो एकदम सजिलो पारिदिई रहेको छ अहिले मान्छे मान्छेले अहिले सुविस्ता भने सुविस्ता छ अब होइन पहिले जस्तो एकदमै दुःखहरू छैन थुप्रोभन्दा थुप्रै सुविस्ताहरू थियो त्यो यस्तो हुन्छ होइन थुप्रै थुप्रै सुविधाहरू थियो